नेपाली भाषाको विकास हामी पहिला सुरु सुरुमा हामी हेर्दै गयौँ भने हाम्रो भाषा नेपाली भाषा त पहिलो हामी संस्कृतबाट छुट्ट्याएको जस्तो कि भानुभक्त आचार्यले रामायणलाई ट्रान्सलेट गर्नुभएको पहिलोचोटि नेपाली भाषामा अनि त्यसपछि हामीले त्यसको विकास जसरी हामीले यी समयहरूमा यी दिनहरूमा त्यसको हामीले मान्यता पनि पाएका छौँ हाम्रो भाषाहरूको अनि अहिलेको समयहरूमा यी दिनहरूमा हामीले हाम्रो भाषामा हामी लेख्न पनि सक्छौँ साथै हामी त्यसलाई पढ्न पनि सक्छौँ यसमा धेरै प्रकारको हामी संस्कृत कुरोहरूलाई पनि हामी लिएका छौँ र साथै नेपाली भाषा हामीले मान्यता पनि पाएका छौँ